नेपाली भाषामा मलाई मनपरेको उखानहरू चाहिँ मुखमा राम राम बगलमा छुरा यो भनेको चाहिँ के हो भन्दा चाहिँ कति मान्छेहरू चाहिँ अब मुखबाट चाहिँ एकदमै राम्रो राम्रो हुनुखोज्छ तर मनबाट चाहिँ एकदम पापी हुन्छ हो अन्त त्यहीलाई नै भन्छ मुखमा राम राम बगलमा छुरा अनि अर्को हो आफू भलो त जगत् भलो आफू भलो त जगत् भलो भनेको चाहिँ यदि आफू राम्रो छ भने अरूलाई पनि राम्रै देख्छौँ तर यदि आफैँ राम्रो छैन भने आफ्नो अरूको सोचाइ पनि आफूलाई राम्रो लाग्दैन हुन्छ नि अब अरूले पनि नराम्रै सोच्दैछ होला भनेर त्यस्तो फिल हुन्छ त त्यो उखानको मतलब चाहिँ आफू आफू भलो त जगत् भलो हो अन्त एउटा छ भैँसी धोएर गाई हुँदैन भनेर अब त्यो भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ अब एउटा मान्छेलाई हामीले जति पनि अब राम्रो राम्रो गर्नु सिकायो यस्तो गर्नु सकायो भने पनि लास्टमा त्यो मान्छेले आफू जस्तो आएको छ आफ्नो जस्तो इन्भाइरोमेन्टमा हुुर्केको छ त्यसको बेहोरा देखाउँछै देखाउँछ हो अन्त भनेको चाहिँ भैँसी धोएर गाई हुँदैन भनेको हो